दार्जिलिङ जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्व र कार्यक्रमहरू के के हुन् धार्मिक दार्जिलिङ जिल्लामा मनाइने चाडहरू हाम्रा दसैँ तिहार माघे सङ्क्रान्ति यही हुन् र दसैँमा हाम्रो के हुन् त हाम्रो आफुभन्दा ठुलो बाउ आमा बडा काका उनारको हातबाट टिका लाउँछौँ र हामी त्यही चाड मनाउँछौँ हामी भव्य रूपले मनाउँछौँ त्यो चाड हाम्रो ठुलो चाड हो त्यतिबेला चाहिँ हाम्रो आफन्तहरू एकदम टाडा टाडाबाट आएको हुन्छन् र सबैजना हामी त्यतिबेला दसैँ दसैँ तिहारमा चाहिँ एकदमै टाडा टाडाबाट आएको हुन्छ र उनीहरूसँग भेटघाट हुँदाखेरि एकदमै रमाइलो हुन्छ र खानेकुरामा अब तपाईँको मिठाईहरू मासु भात यस्तैहरू चल्छ हाम्रोमा र भव्य रूपले मनाउँछौँ हामी यो अन्त माघे सङ्क्रान्तिमा चाहिँ तपाईँको तरुलहरू खान्छौँ तरुल के के खान्छ त भन्दाखेरि त्यतिबेला हाम्रो सकरखन्डा सिमल तरुल त्यस्तै घर तरुलहरू हो त्यस्तोहरू खान्छौँ हामी त्यतिबेला त्यो पनि हामी एकदमै भव्य रूपले मनाउँछौँ माघे सङ्क्रान्ति पनि